ए लाक्पा रेस्टुरेन्ट होइन म चाहिँ धोत्रे बालासनकै है मेरोमा त्यो खाना मलाई चाहिँ अहिले यसो नुडल्स ल्याइदिनुहोस् न हो बाह्र बजेको लागि